हेलो मैले अनलाइन मार्फत तपाईँहरूको रेस्टुरेन्टमा एउटा अडर गरेको थिएँ पिजा अडर गरेको थिएँ अन्त खोइ इन्टरनेटको कारणले हो कि अब वेबसाइटको कारणले हो पैसा त काट्यो तर अब अडर सक्सेसफुल भनेर देखाएको छैन अन्डर प्रोसेस भनेर देखाउँदैछ र त्यो अडर चाहिँ कन्फर्मेसन भएन र त्यो एपमा त अब कन्फर्म भनेर आएको छैन र तपाईँहरूमा अडर आयो कि भनेर जान्नको लागि गरेको थिएँ हो हो अन्त तपाईँहरूकोमा के अडर नम्बर तिन चार पाँच एक यो अडर नम्बरमा तपाईँहरूको म अडर आएको छ त्यो अडरमा चाहिँ मैले एउटा पिजा अडर गरेको छु हो हौ त्यसमा तपाईँहरूकोमा अडर आएको छ कि छैन म कन्फर्म भइनँ र आएको छ कि छैन अब आएको छ भने चाहिँ अब भनिदिनु होस् होइन आएको छैन भने नि भनिदिनु होस् न मेरोमा ब्यालेन्स त काट्यो पैसा काटिरहेको छ हो अन्त पैसा काटिएको हिसाबले चाहिँ अब भएको छैन अडर भने पनि पैसा काटिराखेको छ म अब उता कस्टमरकेयरसँग बात मार्छु कन्फर्मेसनको लागि चाहिँ तपाईँकोमा गरेको मैले किनभने अब यता पैसा काट्यो उयो पनि भयो भने त अब दुइपट्टि उयो हुन्छ भनेर चाहिँ मैले एक पल्ट जस्ट एक पल्ट जानी हेर्छु तपाईँकोमा अडर आयो कि आएन भनेर अन्त त्यसको लागि चाहिँ गरेको थिएँ त्यसकै लागि नि तपाईँकोमा अडर आएको छ भने मलाई भनिदिनु होस् हेरेर हो तपाईँको अडर नम् मेरो अडर नम्बर अघि भनेको थिएँ हौ त्यो अडर नम्बर हेरिदिनु होस् तपाईँको छ भने पिजाको अडर तपाईँकोमा रिसिभ भयो भने चाहिँ पाउनु भएको छ भने मलाई पठाइदिनु होस् अब पाउनु भएको छैन भने चाहिँ म उता कस्टमरकेयरसँगै बात मारेर अब मेरो जुन प्रब्लम छ हौ त्यो उयो गरी हेर्छु हो अन्त पाउनु भएको छ भने त अब एकदमै झट्ट भन्दा झट्ट गरेर पठाइदिनु होस् ल हुन्छ धन्यवाद